हाम्रो यो दार्जिलिङमा चोक बजार भयो महाकाल मार्केट भयो जर्ज बजारहरू भयो यहाँनिर मसिनो मसिनो कुराहरूदेखि लिएर सब ठुलो ठुलो कुराहरू पनि बिक्री हुने गर्छ तर मलाई चाहिँ के लाग्छ भने जुन चाहिँ चाहिँ अहिले सामान चिजबिजको दामहरू बढेर जसरी गइरहेको छ आजभोलि त झन् टमाटरकै भाउ हेरौँ हामी कत्ति माथि पुगेर गयो हिजोअस्ति रिसेन्ट्ली कत्ति बेसी टमाटरको भाउ पनि बढेर गएको थियो मलाई चाहिँ यसमा के लाग्छ भने हामीले चाहिँ अनलाइन सपिङ नै अप्नाउनुपर्छ या हामीले अनलाइन सपिङलाई नै बढावा दिनुपर्छ त्यस्तो भन्ने मलाई चाहिँ लाग्छ किनकि जसरी लकडाउनमा मान्छेहरू सबैजना घरभित्र बसेर अनलाइनको सहाराले आफ्नो घरमा रासनपानी पुर्याइरहेको थियो त्यो देखेर चाहिँ मलाई यस्तो लाग्छ कि अनलाइन सपिङ अनलाइन स्टोर ग्रोसरीहरू भयो किनकि हामीले यहाँ अहिले जुन चाहिँ ग्रोसरीहरू हामी दोकानमा सानसानो दोकानमा किन्न जान्छौँ उनीहरूको किनबेचमा पनि कत्ति महँगो दामहरू उनीहरूले हालेर कत्ति ट्याक्सहरू उनीहरूको आफ्नोभित्रको पनि ट्याक्सहरू लगाएर बेच्छ त्यसमा उनीहरूलाई कत्ति मुनाफा भइरहेको छ तर हामीले अ अनलाइनमा हेर्नुपर्यो भने त्यही ग्रोसरी एकदम अफोर्टडेबल प्राइसमा पाउनसक्छु होइन सो म चाहिँ त्यो भन्छु कि हामीले ग्रोसरी चाहिँ प्रायःजस्तो अनलाइनबाट गर्यो भने चाहिँ हामीलाई एकदम सस्तो नै पर्छ जस्तो किनकि हामीले अब मन्थली हामीले जुनै घर आफ्नो घरमा रासन ल्याउनु छ यसमा भाडा जोडियो कुली भाडा भयो केरिङ चार्जेस लाग्छ गाडीको भाडा लाग्छ कतिको त जग्गामा पुग्नुसक्दैन त्यो जग्गामा यत्ति धेरै पैसा लाग्छ त्यहाँसम्म पुग्न लागि त्योभन्दा बेस्ट त मलाई अनलाइन सपिङ अनलाइन ग्रोसरी नै राम्रो लाग्छ कि त्यहाँबाट चाहिँ हामीले एकदम अफोर्डेबल प्राइसमा एकदम इभन डिस्काउन्ट अझै हामीले पाँच हजार चार हजारमाथि सपिङ गर्यौँ भने त हामीले डिस्काउन्ट पनि पाउनसक्छौँ सो मेरो चाहिँ भनाइ के छ भने अनलाइन सपिङ चाहिँ एकदम बेस्ट आइडिया फर ग्रोसरी भनेको जस्तो लाग्छ